यो प्रधानमन्त्री आवास योजनामा चाहिँ खासै है सहरतिर चाहिँ अलिअलि यसो काम भएको देखिन्छ र ग्रामीण क्षेत्रमा चाहिँ खासै गरेर देखिएको छैन कहीँ कतै अब कुनै सहरहरूतिर कहीँ कतै ठुला ठुला सहरतिर यानिकी सहर क्षेत्रमा होला तर गाउँ घरमा चाहिँ ग्रामीण क्षेत्रहरूतिर चाहिँ भएको खासै देखिँदैन यो यो बरु के अरे यो पी एम जी योजनामा चाहिँ हन्ड्रेड डेजहरूतिर चाहिँ बरु ती त्यही गाउँ क्षेत्रमातिरै लाभ उठाइएको थियो तर यो पी एम प्रधानमन्त्री आवास योजनामा चाहिँ त्यो खासै गाउँ घरतिर देखिएन सहरहरूतिर चाहिँ अलिअलि देखिएको जस्तो लाग्छ है मलाई